मैले अहिलेसम्म युएफओ चाहिँ अब रिय रियलाइजले चाहिँ कहिले पनि देखेको छुइनँ अब टिभीतिर चाहिँ देखाउँछ अब एलिएन टू एक्जिस्ट भनेर तर अब हो कि होइन त्यो चैँ आबो मलाई तेस्तो तेस्तो जानकारी चैँ भएन आबो युएफओ चाहिँ मैले अहिलेसम्म अब रियल आँखाले नेकेड आइजले चाहिँ अहिलेसम देखेको छुइनँ हो अनि अरू अब अरू प्लानेट्समा पनि अब लाइफ चाहिँ छ भनेको चाहिँ अब अलिलि कताकता चाहिँ थाहा छ अनि तर आबो अरू प्लानेट भन्दा चाहिँ अब बेस्ट अब प्लानेट चाहिँ अब बाँच्नु लागि चाहिँ अर्थ नै जस्तो लाग्छ किनभने अब अर्थमा चाहिँ अब सबै प्रकारको अब तपाईँ अब पानी भयो तपाईँको हावा सबै अब अब लाइफ एक्जिस्ट गर्ने प्लानेट नै त अर्थ हो त्यही कारण अब अरू प्लानेटमा चाहिँ अब त्यस्तो अब हामी सरभाइब गर्छु जस्तो चैँ मलाई लाग्दैन